भाइ म भुपेश दाजु बोलेको बाग्राकोटबाट अँ मैले हिजो फोन गरेको थिएँ नि भोलि बागडुग्रा एयरपोर्ट जानुपर्छ भनेर भनेको थिएँ बिहान नौ बजी हजुर ठिकै नौ बजी आउनु पर्यो किनभने मेरो बाह्र बजीको फ्लाइट छ त्यो मिस हुनुहुँदैन बुझ्नुभयो ठिकै बरगाछमा आउनुहोस् ल